हलो ए अङ्कल यो प्राप्ति होटेल हो ए होइन मेरो बर्थडे थियो कि अन्त त्यसको लागि चाहिँ मलाई खाना अर्डर गर्नु थियो तपाईँहरूको होटेलबाट हजुर एक सयजना जतिलाई चाहिँ बिरयानी अनि मोमो त्यसमै अनि स्यालेडहरू पनि मिक्स गरेर गरिदिनुहोस् न ल हजुर तपाईँहरूको अब मैले यति धेरै मगाउँदैछु केही डिस्काउन्ट दिनुहुन्छ ए कति पर्सेन्टले दिनुहुन्छ फोर्टी होइन मैले अरू उयेसमा सोधेको थिएँ कि अरू दोकानमा होटेलतिर सोद्धाखेरि चाहिँ उहाँहरूले चाहिँ फिफ्टी पर्सेन्टले पनि दिनुहुन्छ भन्नु हुँदैथियो त्यही भएर नि अरू तपाईँहरूको होटेलमा कुपनहरूको पनि सुविधा पाइन्छ कि पाइँदैन होला है ए हजुर त्यो कुपनलाई चाहिँ कसरी उयो गर्नु हामी कसरी युज गर्नु हजुर होइन अलिकति डिस्काउन्ट नै मिलाइदिनुहोस् न ल हजुर फोर्टी फाइभ गरेर हुन्छ हुन्छ हुन्छ